विशेषगरी सिक्किममा नोकरी गर्दाखेरि त्यहाँ चाहिँ बाहिरको मान्छेलाई देखी सहँदैन थियो बाहिरको मान्छेलाई आरिस गर्थ्यो हामी काम जान्ने मान्छे पढेको मान्छे थियौँ हामी कामहरू राम्रोसँग गर्थ्यौँ र पनि भित्र भित्रै हाम्रो जरा काट्थ्यो कोही कोही बेला पुरा डिस्कस हुन्थ्यो ठुलो झगडा भएन तर मलाई चाहिँ सबै अफिसरहरूले राम्रो गरेको थियो राम्रो गरेर राखेको थियो त्यसमा मैले जित हासिल गरेर बसेको थिएँ